म चाहिँ होइन म चाहिँ म मलाई चाहिँ लेख्नु असाध्यै मनपर्छ होइन म कोही कोही बेला मोबाइल पाएँ भने म मोबाइलमा टाइप गर्छु होइन कपीहरूमा होइन कलमले म लेख्ने म पेनले लेख्छु होइन मलाई तिनीहरू चाहिँ असाध्यै मनपर्छ होइन म ल्यापटपमा पनि टाइप गर्छु ल्यापटपतिर मोबाइलतिर टाइपिङहरू गर्नु मनपर्छ होइन र पहिलाको र अहिलेकोमा चाहिँ के डिफ्रेन्स छ के परिवर्तन आएको छ भन्दाखेरि चाहिँ पहिलाको मान्छेहरूले चाहिँ होइन सबैजनाले एकदमै रुचाउँथे लेख्नको लागि होइन कलम पक्रिएर कगजमा खबर कागज प उहिलेतिर होइन उहिले उहिले मान्छेहरूले खबर कागज पाए भने खबर कागजमै होइन कागज पाए भने कागजमै लेख्नेगर्थे होइन र अहिलेको चाहिँ के छ भन्दाखेरि अहिलेको चाहिँ के डिफ्रेन्सेस छ भन्दाखेरि होइन अनि उहिलेको मान्छेहरू चाहिँ अब खब खबर कागज पायो भने खबर कागजमा लेख्थे होइन यत्रु यत्रु पेपरहरू पायो भने यत्रु यत्रु कागजहरू पाए भने पनि त्यसमै लेख्थे होइन र अहिलेकोले चाहिँ के गर्छ भन्दाखेरि अहिलेकोले चाहिँ मोबाइलतिर अहिले चाहिँ विशेष गरी मान्छेहरूले होइन अहिले चाहिँ मान्छेहरूले विशेष गरी मोबाइलतिर टाइप गर्छ होइन कतिजनाले मोबाइलतिर कतिजनाले कपीमै लेख्छ र कतिजनाले चाहिँ ल्यापटपतिर टाइपिङहरू गर्छ होइन कतिजनाले कम्प्युटरतिर गर्छ पहिलाको र अहिलेको चाहिँ धेरै नै डिफ्रेन्सेस छ होइन र म चाहिँ नि कोही बेला मोबाइल पाएपछि म मोबाइलमै टाइपिङ गर्छु होइन र म कोही बेला ल्यापटप पाएँ भने म ल्यापटपमै टाइपिङ गर्छु होइन अनि कपीहरू पाएँ भने होइन मैले चाहिँ यत्रु यत्रु पेजहरू छ यत्रु यत्रु जग्गाहरू बाँचेको छ भने पनि मैले चाहिँ त्यसमा लेख्छु कतिवटा कविता कतिवटा उयो मतलब कतिवटा कविताहरू पनि लेखेको थिएँ मैले होइन कतिवटा लेखेको छु होइन र ल म होइन लेख लेख्नु चाहिँ मलाई असाध्यै मनपर्छ होइन किनभने लेख्दाखेरि चाहिँ मजा लाग्छ के अब लेख्दाखेरि चाहिँ असाध्यै मनपर्छ मलाई अब किन हो होइन खत्रा मनपर्छ मलाई लेख्नु चाहिँ होइन मलाई लेख्नुको लागि चाहिँ होइन मेरो घरमा छ म म जब लेख्छु मेरो घरमा के के छ लेख्नुको लागि भन्दाखेरि एउटा सानोबडे टेबल छ होइन जसमा चाहिँ म राति होइन राति अब राति बस्दा राति सुत्ने बेलामा होइन नभए म बिहान दिउँसो जब म जहिले पनि फ्री हुन्छु होइन त्यतिखेर सानोबडे टेबल छ मेरो हो त्यसमा चाहिँ म कागजहरू हुन्छ होइन त्यो कागजहरू लिइकन चाहिँ म होइन त्यो कागजहरू लिइकन म लेख्छु त्यसमा होइन खबर कागज पा मै मैले यत्रु यत्रु जग्गाहरू पनि ग्याप छोड्दिनँ होइन म ज ज म जुन चाहिँ पेजमा जग्गा पाएँ म त्यसमै लेखिहाल्छु होइन कतिवटा होइन अब मलाई लेख्नु चाहिँ असाध्यै मनपर्छ